हेलो दिदी हाम्रोमा जुन बर्थडे पार्टी छ कि अनि मलाई अलिक सब्जीहरू चाहिएको थियो अनि अलिक सब्जीहरू फ्रेस सब्जीहरू छ होला है

के के होला है सब्जीहरू चाहिँ हजुर हजुर हजुर फुलकोपी चाहिँ कसरी केजी होला है ए मलाई होइन बन्दाकोपी नि अलिक चाहिएको थियो फुलकोपी हजुर मलाई चाहिँ त्यस्तै दस केजी जस्तो चाहिएको थियो अहिले हेन्दु दाजुको गाडीमा पठाइदिनु नि ल अन्त अन्त उयो सिमी थियो होला है अँ लामो खालके सिमी एकदम फ्रेस छ के हौ सब्जी त अस् अस्ति पनि अलिक बासी बासी जस्तो लागेर नि हजुर हजुर

होइन अलिक बासी जस्तो लागेर नि अस्तिको सब्जी त म त मलाई चाहिँ एकदम फ्रेस चाहिएको थियो कि अलिक मान्छेहरू आउँदैछ कि अन्त र नि ए आलुहरू पनि चाहिएको छ आलु आलु चाहिँ कसरी केजी छ अहिले बिस रुपियाँ नै हो अन्त आलु दस केजी रामभेँडा पनि चाहिन्छ हो रामभेँडा तिन केजी जस्तो पठाइदिनुहोस् अनि प्याज पनि छ होला है ए प्याज पनि प्याज पनि चाहिएको थियो अँ दुई केजी जस्तो पठाइदिनु नि

म पैसा पनि त्यो गाडीमै पठाइदिन्छु नि ल अन्त सिमीहरूको भाउ चाहिँ कति छ अहिले ए बोडीको होइन त्यो बोडी चाहिँ यस्तो लामो लामो हुन्छ नि हो त्यो ए त्यो पनि चाहिएको छ अलिक अँ बोडी चाहिँ दुई सौ जस्तोको पठाइदिनु नि